दौड त बाल्यकालदेखि नै हामीले दौडिआएका छौँ त्यसै पनि दौडिरहेछौँ खेल्दा पनि दौडिरहेछौँ तर समझसित दौडन चाहिँ कसैसित च्यालेन्ज गरेर त्योभन्दा अगाडि पुग्नको लागि प्रथम द्वितीय हुनुलागि त्यो दौड पनि हामी समुहसँग दौडी दौडेका थियौँ जसलाई हामी त्यतिबेला भन्थ्यौँ माइल रेस पन्ध्र सय मिटर दौड त्यो प्रकारले मेला ग्राउन्डमा दौडेका थियौँ स्कुलमा हुँदाखेरि अन्तखेरि त्यसको बादमा अब स्कुल तुरिएर सब जब चाक् नोकरीमा थियो हुँदाखेरि पनि त्यतिबेला त म पुलिस नोकरीमा थिएँ त्यहाँ पुलिसको नोकरीमा पनि तपाईँको यो एनुएल्ली एउटा स्पोर्ट्स फङ्सन हुन्छ पुलिसको त्यसमा पनि हामीले दौडेका थियौँ मायल रेसमा जसमा ग्रुपमा बिस पच्चिसजना हुन्छ जसले चाहिँ हामीले पन्ध्र सय मिटर दौडेर जो अघि आउन सक्छ उहाँहरूलाई चाहिँ प्राइज दिन्थ्यो र त्यो प्रकारले दौडाई त हुन्थ्यो अब यस्तो म्याराथान रेस जो पाँच किलोमिटर टाढो यस्तो समूह पनि हामीले त्यसमा भाग लिएका थियौँ यसरी दौडिँदै दौडिँदै शरीरलाई पनि राम्रो हुन्थ्यो स्वास्थ्य राम्रो हुँदैथ्यो त्यसले गर्दाखेरि हामी दौडमा भाग लिन्थ्यौँ सारा शरीरलाई स्वास्थ्य बनाउनुको लागि त्यति नै